हजुर अब भन्नुपर्दा चाहिँ अहिलेको अब जेनेरेसनमा है अब धेरै अब नानीहरूमा अब प्रभाव पार्ने चाहिँ मोबाइल फोन हो है अनि नानीहरूलाई चाहिँ अलिकति बाहिरको अब अलिकति आउटडोर गेमहरू पनि खेल्नुपर्छ है अब जस्तै अब स्कुलमा त छँदै अब स्कुलमा त हुन्छै हुन्छ है गेम्सहरू अब त्यो गेम्सहरूमध्येमा अब उहाँहरूले निरन्तर राख्नुपऱ्यो गेम्सहरूलाई हैै अब त्यसले चाहिँ अब मानसिक अब मानिसहरूको जीवनमा अब राम्रो हुन्छ है नानीहरूको जीवनमा है अनि अनि हजुर